बलिउडमा चाहिँ म माधुरी दीक्षित अनि ऐश्वर्या रायलाई चाहिँ धेरै नै मान्छु किनकि उहाँहरूको जुन डान्स अब डान्स उहाँले गर्नुहुन्छ तर उहाँको डान्समा एकदमै र अब जुन हुन्छ अब त्यो अब उहाँको जुन एउटा अब डान्स गर्दाखेरि जुन अब अनुहारमा जुन हुन्छ नि एक्सप्रेसन उहाँको मुव्सहरू चाहिँ एकदमै मलाई मनपर्छ माधुरी दीक्षितको झन् म फैनै हो मैले उहाँको कतिवटा स्टेपहरू प्रायः जत्ति पनि गर्छु म डान्स माधुरी दीक्षितकै सँगमा अब उहाँकै डान्स स्टेपहरू कतिवटा गर्छु र अब है उहाँको चाहिँ जुन एउटा देवदास है मुवीमा चाहिँ उहाँको जुन डान्सहरू थियो मलाई त्यो चाहिँ एकदमै मनपरेको थियो र उहाँको जुन त्यो गीतमा चाहिँ मैले धेरैवटा कम्पिटिसन गरेको पनि छु र त्यो डान्स कम्पिटिसनमा त्यो डान्स गर्दाखेरि अडियन्सले पनि त्यो मनपराएको छ र अडियन्सले पनि भनेको छ कि माधुरी दीक्षित अब डान्स लाइक माधुरी दीक्षित है अन्त मलाई चाहिँ त्यसरी अब कतिपय जान्नेले भन्छ कि माधुरी दीक्षित माधुरी दीक्षितको कपी है अन्त बलिउडमा चाहिँ अब यस्तो जुन अब क्लासिकल डान्स चाहिँ धेरै छ के पहिला चाहिँ धेरै गर्थे अहिले त्यस्तो छैन अहिले अब अब अहिलेको उसमा चाहिँ बलिउडमा चाहिँ अब हिपप् अलिकति हिपप् डान्स नै हुन्छ कन्टेपोरेरी है तर अब न नाइन्टिसको अब नाइन्टिसको टर्नमा चाहिँ बलिउड बलिउड मुवीतिर चाहिँ एकदमै अब क्लासिकल नै ज्यादा हुन्थ्यो अ उनीहरूकोमा चाहिँ अब माधुरी दीक्षित ऐश्वर्या राय दीपिका पादुकोण उहाँहरूको जुन डान्स अब डान्स चाहिँ अब मलाई धेरै मनपर्छ र उहाँहरूकै डान्स म ज्यादा हेर्छु उहाँहरूकै मुवी डान्सहरू म हेर्छु र उहाँकैबाट गर्छु अब उहाँहरूकै गीततिर म धेरै डान्स गरिबस्छु अब अब मलाई पनि क्लासिकल एकदमै मनपर्छ किनकि म हिपप् गर्दिनँ अब समटाइम्स आई डु तर अब हिपप् चाहिँ अब क्लासिकल चाहिँ म अब गरिनै बस्छु क्लासिकल नेपाली क्लासिकलमा अब भरतनाट्यम भरतनाट्यमको मैले क्लास नै गरेको थियो क्लास नै गरेको र बट् कम्प्लिट गर्नु पाइनँ अन्त र अब कम्प्लिट गर्न पाइनँ तर पनि अब कति कुरा कुरामा चाहिँ भरतनाट्यम कथक पनि म कोही कोही बेला गर्छु र अब अब माधुरी दीक्षित त कथक गर्नुभएको र उहाँको डान्स स्टेप हेरेर चाहिँ म धेरै इन्सपायर्ड भएको छु र अब उहाँको अब उहाँको जुन अब डान्स गर्दाखेरि चाहिँ उहाँको एक्सप्रेसन उहाँको जुन मुव्सहरू सबै अब चाहिँ